हेलो कहाँ महाकाल स्टोरबाट बोल्नु भएको अस्ति तपाईँले भन्नु भएको थियो नि मोजा राम्रो छ भनेर त मोजा मैले ल्याएको थिएँ मलाई पनि साह्रै राम्रो लाग्यो त्यो मोजा अलिकति पातलो पनि होइन त्यति मोटो पनि होइन अरू त्यति माने गरममा लाउँदा गनाउँदो पनि रहनरहेछ अलिक मलाई राम्रै लाग्यो मोजा लगाएर फेरि पनि पऱ्यो भने म आउँछु